म आख्यान अनि गैर आख्यान लेख्न त्यस्तो रुचाउँदिनँ किनकि म त्यसमा धेरै विद्वान छुइँन र मेरो मनपर्ने कवि भनेको कवि अथवा लेखक भनेको लक्ष्मीप्रसाद देवकोटा एवम् लेखनाथ पौड्याल हो जसमा मैले उनीहरूबाट लोक छन्द अनि शास्त्रीय छन्द सिकेँ र धेरै कुराहरूमा उपलब्धि गरे जस्तै शार्दुलविक्रिडत छन्द लेखनाथ पौड्यालको कविताबाट सिकेको हो जुन कविता हो भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै विन्ति गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उदिनी मिठो र नमिठो छुट्याइ छान्दैन त्यो खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो